हेलो जेरम भाइ बोल्नु भएको हो जेरम भाइ बोल्नु भएको हो ए त्यही त मलाई एतापट्टि हाम्रो एकजना सावन भन्ने भाइले चाहिँ भाइको नम्बर दिएको थियो कि अन्त त्यता कालिम्पोङ घुम्नु आउँ भनेर हो अन्त भाइकोमा गाडी छ भन्दै भन्दैथियो नि त हामी चारजाना फ्यामेली म मेरो दुइटा छोरी र मेरो हसबेन्ड आउँ भनेको थियो त्यही भएर भारे भाइकोमा कुन चाहिँ गाडी हजुर भाइ मलाई त त्यस्तो आइडिया भएन कि म आउनु चाहिँ पर्सीको दिन आउँछु होइन सन्डे अन्त तर मलाई त्यस्तो आइडिया चाहिँ भएन कालिम्पोङमा के के कस्तो कस्तो घुम्ने प्लेसहरू छ भनेर तर मैले सुन्दाखेरि चाहिँ अब कालिम्पोङ राम्रो छ हरे भनेको चाहिँ सुनेको थिएँ अन्त कुन कुन छ होला हौ भाइ प्लेसहरू है भनिदिनुहोस् न मलाई हजुर हजुर हजुर डेलो हजुर ए हजुर कति जस्तो लाग्छ होला है भाइ भाडा चाहिँ पच्चिस सय आलिक मिल्दैन होला है भाइ के भन्छ सावनले भन्दै थियो नि त के भन्छ मेरो साथी छ यस्तो जेरम भाइ भन्ने उसलाई भन्नुहोस् न उसले मिलाइदिइहाल्नु हुन्छ भनेर अँ त्यही भएर अलिक मिल्छ कि कतै है भाइ बाइस सय है यसो भाइको न मेरो पुरापुरी दुई हजार गर्दा त हुन्थ्यो होला है भाइ पोसाउँछ भने चाहिँ म पर्सीको दिन आउँ भनेको कि अन्त त्यही भएर नि पर्सी बिहान आएर हामी चाहिँ ए एकरात चाहिँ पर्सी भएपछि बेलुका बेलुका आइपुगिन्छ होला त्यो रात चाहिँ हल्ट गऱ्यो होइन त्यहाँदेखि भोलिपल्ट चाहिँ हामी घुम्नु जान्छ भाइको गाडीमा त्यहाँदेखि चाहिँ बेलुका चाहिँ अब भाइले नै ड्रप पनि गरिदिनु सक्नुहुन्छ भने राम्रो हुन्छ अन्त त्यही भएर चाहिँ हजुर होमस्टेहरू त्यही त भाइले नै गरिदिनु सक्नुहुन्छ भने चाहिँ त्यहाँनिर गरिदिँदा हुन्थ्यो हजुर ए आम्मम भाइ साह्रै महँगो भयो नि हौ है फिफ्टिन हन्ड्रेट त बाह्र सय यसो भाइ मिलाइदिनु भएको भए हुन्थ्यो नि है त्यो पनि हजार रुपियाँहरूसम्म चाहिँ परहेड भनेपछि त हामी चारजना चार हजार जस्तो होइन त्यस्तो होइन नि अब भाइलाई पनि नोक्सान नहोस् अब भाइलाई नोक्सान गरी गरी त हामीलाई त्यस्तो त हुँदैन तर अब हामीलाई पनि यसो अलिक रिजनेबल होस् भनेर नि अब भाइलाई पनि नोक्सान नहोस् मलाई पनि बेसी पैसा नजावोस् त्यही त हो भाइ है अब ठिकै मिलेर नै चाहिँ गरौँ न कति के पर्ने रहेछ हो हजुर ए हजुर हजुर हजुर कालिम्पोङमै साइटसिन गर्ने हो हजुर ए हुन्छ हुन्छ हुन्छ भाइको त नम्बर यही हो स्विचअफ त हुँदैन है भाइ ए भाइको नम्बर चाहिँ स्विचअफ नगर्नुहोस् है फेरि असुविधा हुन्छ भरे हामी है कालिम्पोङ आएर यता न उति भयो भने चाहिँ ए हुन्छ हुन्छ भाइ त्यसो भए चाहिँ ढुक्कै भयो लु है भाइ म एकदम भरोसा गरेँ है ल भाइमाथि नै हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ हुन्छ